मैले देखेको कला शैलीहरू भन्नुपर्दा अब हाम्रो यो नेपाली समाजमा गाउँ घरमा बाँसको विभिन्न किसिमको चिजबिजहरू बनिने गरिन्छ जस्तै अब हेर्नुहोस् डोको नाङ्लो थुन्चे हरेक किसिमको बाँसले नै अब सानो सानो घरहरू चोया निकालेर त्यस बाँसबाट चोया निकालेर धेरै किसिमको एकदमै नाना परिकारको बिक्री ए बनाएर त्यहाँदेखि फेरि बजारमा बिक्री गर्ने गर्छ अन्त फेरि हाम्रो नेपाली समाजमा नेपाली दाजु भाइहरूले फलामको चिजबाट छुरी बम्फक गोर्खाको चिन्हारी खुकुरी यस्तो यस्तो चिजहरू बनाएर बजारमा लगेर बिक्री गर्ने गर्छन् नेपाल नेपाली जातिको त खुर यो खुकुरीको त पुरा देशभरि नै एउटा गर्वको नाम रहेको छ यसरी नै हाम्रो कला र शैलीमा नेपाली जातिको यस्तो विभिन्न परिकारको चिजबिजहरूले गर्दा धेरै नै नाम चलेको छ